मैले अस्ति जुत्ता किनेको थिएँ एकदमै राम्रो थियो र एकदम हल्का पनि मजाले लगाउने एकदम कम्फर्टेबल तरिकाको पानीमा पनि ठिक गरममा पनि ठिक खाले एकदम राम्रो थियो एकदम दामी नै थियो